रिसेन्टली मैले चाहिँ मिन्त्राबट एउटा चप्पल मगाएको छु फ्ल्याट हो यो चप्पल चाहिँ अनि यसको कलर चाहिँ ब्लु कलर छ अन्त यो एकदम कम्फोर्टेबल छ यो फ्लाट मलाई अब एकदम साइज पनि फिटिङ आयो यसमा अनि कलर पनि डिफरेन्ट डिफरेन्ट भेराइटिज थियो मैले चाहिँ तर पिच कलर र ब्लु कलर हेरेको थिएँ अनि मैले पिच कलर चाहिँ मैले मगाएँ एकदम कम्फोर्टेबल छ यसको फ्लाट प यो फ्लाट एकदम कम्फोर्टेबल तपाईँ रेनी सिजनमा पनि लाउन सक्नुहुन्छ यो फ्लाट चाहिँ तपाईँले अनि इभन तपाईँले यो लामो ट्राभलहरू लङ टुरमा जाँदा पनि यु क्यान वेर दिस सेन्डल होइन एकदम कम्फोर्टेबल कलर पनि एकदम भाइब्रेन्ट दामी खालको छ अनि प्लस फेरि यो कस्तो अफोर्डेबल प्राइजमा छ सो मलाई यो सेन्डल चाहिँ पुरा मन पऱ्यो अनि म तपाईँहरूलाई पनि तपाईँहरूले कुनै पनि सेन्डल किन्नु चहानुहुन्छ भने म मिन्त्रालाई नै रेकमेन्ड गर्छु एकदम कम्फोर्टेबल एकदम कम्फोर्टेबल र अफोर्डेबल प्राइज पनि छ यसको चाहिँ सो मेरोबाट चाहिँ मिन्त्रा चाहिँ एकदम ऊ यो बेस्ट अब ब्रान्ड मलाई लाग्यो जसमा चाहिँ मतलब बेस्ट वेबसाइट सो द्याट तपाईँले त्यहाँबाट राम्रो राम्रो सेन्डलहरू पाउन सक्नुहुन्छ